राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा राज्यको प्रतिनिधित्व गर्ने हाम्रै क्षेत्र हाम्रो यो भारतको भारत राज्यबाट को हुनुहुन्छ भन्दाखेरि चाहिँ यो इन्डियन नेसनल क्रिकेट टिम हुनुहुन्छ जसको क्याप्टन चाहिँ रोहित शर्मा हुनुहुन्छ इन्डियन हकी टिम हुनुहुन्छ अनि फुटबल टिम हुनुहुन्छ इन्डियनको फुटबल टिम हुनुहुन्छ अनि त्यसको क्याप्टन चाहिँ हाम्रै दाजु नेपाली सुनिल क्षेत्री हुनुहुन्छ